लाइट पल्युसनले चाहिँ स्टार गेजिङलाई चाहिँ तारा आउने क्रमलाई चाहिँ कसरी एफेक्ट गर्छ भन्दा चाहिँ एक त सिग्नल सिग्नल नोइज रेसियो चाहिँ घटाएर लगिदिन्छ अनि अर्को चाहिँ जति पनि आकाशको ब्राइटनेस छ त्यो चाहिँ अब बढाएर चाहिँ राम्रो भ्यू चाहिँ देख्नु पाउँदैन अब ब्याकग्राउन्डमा चाहिँ अब डिफ्रेन्ट स्टार्सहरू चाहिँ देख्नु सकिँदैन अनि हाम्रो क्षेत्रमा चाहिँ सफा आकाश देख्नुहुन्छ भन्नुपर्दा चाहिँ हाम्रो जग्गाबाट चाहिँ हामी त हिल्सबाट बिलङ गर्छ अनि हामी चाहिँ क्लियर कट स्काई देख्न सकिन्छ एकदमै क्लियर आकाश निलो आकाश अब त्यो हाम्रोतिर अब मेन दार्जिलिङ टाउन एरियामा मात्रै धुम्महरू हुन्छ तर छेउछाउमा चाहिँ त्यस्तो धुम्महरू लाग्दैन अनि त्यो सन्नी डेजहरू हुँदा चाहिँ ब्राइट स्किन चाहिँ ए ब्राइट स्काई सरी ब्राइट स्काई चैँ एकदमै देख्न सकिन्छ अनि स्पष्ट तारा हेर्नु तपाईँ कहाँ जानुहुन्छ स्पष्ट तारा हेर्न चाहिँ अभ्यसली अब घरको टेरेसबाट चाहिँ अब क्लियर अब स्टार्सहरू चाहिँ देख्न सकिन्छ